गाउँ समाजमा नृत्यलाई एकदमै महत्त्वपूर्ण दिइरहेको नै पाउँछौँ हामी अब है गाउँ समाजमा विभिन्न कार्यक्रम सानोदेखि ल्याएर ठुल ठुलो कार्यक्रममा पनि अब नृत्यहरू प्रदर्शनहरू गर्नु गरिन्छ गाउँघरको पूजाआजा है पूजाआजादेखि लिएर बिहेबटुलदेखि लिएर विभिन्न संस्कृतिक कार्यक्रमदेखि सबै सबैमा अब नृत्यहरू प्रस्तुतहरू गरिएको हुन्छ अब नृत्य है नृत्य चाहिँ अब अब नेपाली नृत म चाहिँ नेपाली नृत्यको बारेमा भन्नुपर्दा चाहिँ अबो नेपाली जाति चाहिँ विभिन्न जात गोष्ठीद्वारा बनिएको जाति हो होइन जसमा चाहिँ विभिन्न जातहरू पाउँछ र यो विभिन्न जात अब नृत्य चाहिँ विभिन्न जात नृत्यहरू पनि हामी देख्न सक्छौँ जसको नृत्यद्वारा विभिन्न जातिहरूको सांसकृति उनीहरूको संस्कार उनीहरूको रहन सहन उनीहरूको लु भेषभुषा इत्यादिहरू बारेमा इत्यादिहरूलाई पनि नृत्यकोद्वारा देखाउन सकिन्छ होइन अब सम अब गाउँ समाजमा चाहिँ अब नृत्यलाई एउटा मनोरञ्जनको रूपमा लिनेगर्छ एउटा मनोरञ्जनको देखि लिएर एउटा नृ विशेष गरी मनोरञ्जनकै रुपमा लिने गर्छौँ नृत्यलाई चाहिँ गर गर्छ होइन तर अब नृत्य त मनोरञ्जनमात्र नभएर होइन यसलाई चाहिँ हामीले एउटा लोक है लोकको बारेमा है अब हामीलाई आफ्नो जातिको आफ्नो सांसकृति बारेमा यसले आफ्नो संस्कृतिलाई झल्काउनेहरू गरेको हुन्छ एयले आफ्नो भेषभुषाहरू बारेमा ज्ञान है अब समाजमा अब गाउँसमाजमा हाम्रो लोक सम्बन्धीबारेमा ज्ञानहरू पनि अब नृत्यद्वारा पाउनु सक्छौँ हामी